हेलो हजुर भन्नु होस् न हजुर हो त तपाईँ ए हजुर हजुर हजुर भन्नु होस् न ए ए हजुर हजुर हो त मैले अहिले गर्दै थिएँ हो मैले एक वर्ष त ज्यादा भयो अलिकिति गरेको हजुर हजुर हजुर हजुर हजुर गर्छु नि मैले हजुर मसँग टिम नै छ एउटा कि अनि हामी गर्छ त्यही

हजुर हजुर हजुर हजुर ए सुट चाहिँ कहाँनेर होला साथी हजुर हजुर ए हजुर हजुर हजुर त्यो नोभेम्बरमा त फ्री नै छु त्यो टाइमका आएको छैन अहिले केही केही टाइममा म हुन्छु नि टाइमहरू पनि भन्नु भयो भने हुन्थ्यो नि अहिले नै म बुक गरिदिराख्थे तपाईँको अन्त र हुन्छ दिउँसो हजुर दिउँसो गऱ्यो भने हामीले बेलुकासम्म नै गर्दा हुन्छ नि बेलुकाको लाइटमा पनि राम्रो आउँछ होइन फोटोहरू हजुर त्यो गर्दा हुन्छ नि उम हजुर हजुर हजुर त्यो गर्दा हुन्छ नि हामीले दिउँसो सुरु गऱ्यो भने बेलुकासम्म नै गर्नु सक्छौँ नि ए हजुर अहिलेसम्म त अब त्यस्तै सा अब टाइमहरू हेरेर हुन्छ फोटो सुट कस्तो कस्तो टाइपको हो अहिले चाहिँ प्री वेडिङको हामीले डल्लै एडिट गरेर डल्लै दिनुको लागि चाहिँ दस हजार लिँदै छ चार्ज तर आ तपाईँ त साथी परिहाल्यो अब तपाईँलाई त्यस्तो लिँदैन अलिक कम्ती नै हुन्छ हजुर हजुर हुन्छ म मिलाइदिन्छु नि त्यसको लागि त नसुर्ताउनु होस् न हुन्छ त्यति सातसम्म त मिलाइदिन्छु नि म हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ साथी हजुर गर्नु त निक्कै गरिसकेको छु अहिले हो हजुर साथी हुन्छ हुन्छ मजाले गरिदन्छु नि साथी तपाईँको त अब साथीहरू राम्रै गर्नु पऱ्यो हुन्छ साथी हवस् हुन्छ